भान्सा घर र शौचालयमा मुसा साङ्लो आदिको खत्राबाट बाँच्नको लागि चाहिँ हामीले चाहिँ पहिला चाहिँ भान्सा घर चाहिँ एकदम सफा राख्नुपर्छ जस्तै अब बेलुका खाएर भाँडा राख्नु भएन धुइधाई पारेर बेलुकाको त्यो उब्रेको खानाहरू जतासुकै छोड्नु र जानु भएन त्यसलाई अलग्गै डस्टबिनमा हालेर टक्कै छोपेर राख्नुपर्छ त्यो छोपेन भने त मुसाहरू आइहाल्छ साङ्लोहरू आइहाल्छ र यसलाई अब साफसफाई गरेर राख्यो भने योहरू आउँदैन सर्वप्रथम र यसलाई के मार्नु छ भने धेरै साधनहरू छँदैछ यसको लागि त मुसा मार्ने त दुनियाँ भरको दवाईहरू छँदैछ जस्तै अब ऱ्याट किल के केहरू भन्छ एउटा त्यो उयोहरू पनि पाइहाल्छ र त्यसलाई पनि त्यो पनि भएन भने मुसाको लागि त बिरालो पनि छँदैछ र अब साङ्लोको कुरा गर्दा साङ्लोहरूलाई त अब अहिले धेरै साधनहरू निस्किसकेको छ यसको लागि मार्नुको लागि त अन्त यो चाहिँ अब के गर्नुपर्छ आफूले साफसफाई राखेन भने चाहिँ योहरू आइबस्छ र यसको लागि मेन चाहिँ कुरो के हो भने साफसफाई राख्यो भने चाहिँ योहरू आउँदै आउँदैन र यसरी नै हामीले त्यो टोइलेटमा फिनेलहरू वरिपरी फिनेलहरू हालेर पनि हामीले यसको लागि धेरै रोकथाम गर्नु सकिन्छ